ए यो नम्बरबाट नि मलाई एउटा कल आएको थियो मिस्ड कल आएको रहेछ कि कसको लागि होला हजुर नमस्ते

हजुर हजुर

ए हजुर सुन्नु न अब यो अदुवा र अलैँचीको अब भन्यो भने त अब लामो हुन्छ हो तपाईँ त्यो दुईवटै लिनु लागि चाहिँ अब नि तपाईँ घरमा आउनुहोस् अदुवाको लागि चाहिँ म अलिअलि तपाईँलाई बताइदिन्छु नि है अदुवा चाहिँ अब मेनली अब फार्मिङ गरेको कारण चाहिँ अब यो त अब क्यास क्रप हो जुन चाहिँ अब हामी रोप्छौँ र रोपेर बजारमा लोगेर बिक्री गर्दछौँ है र यसलाई अब रोप्नु चाहिँ कस्तो प्रकारले भन्दा चाहिँ यसको टाइमिङ हुन्छ अदुवाको चाहिँ एउटा माउ भन्छ है जस्तो बिज बिजन होइन त्यो अदुवाको माउ चाहिँ अब राखेको हुन्छ होइन त्यहाँबाट चाहिँ त्यसको रोप्ने टाइम चाहिँ तपाईँको फेब्रुअरी मार्च हो होइन सुक्खा जब हुन्छ फेब्रुअरीमा चाहिँ यसलाई चाहिँ अब माउलाई चाहिँ सान सानो काटि काटि काट्नु पर्छ है काट्यो पछि तपाईँको जुन चाहिँ टुसा उम्रिने जग्गा हुन्छ त्यसलाई ठिकठिक राखेर चाहिँ पहिला चाहिँ अब बारी त खन्नै पऱ्यो बारी खनिसक्यो पछि चाहिँ त्यसलाई मल मजाले हाल्नुपर्छ है गाईको मल हाल्दा पनि हुन्छ गोईको मल मजाले हालेर ड्याङ बनायो ड्याङ बनाइ सके पछि चाहिँ अब त्यो यहाँ छ छ इन्चिमा चाहिँ त्यो राखेर चाहिँ त्यसलाई पुर्नुपऱ्यो माटोले पुर्नुपऱ्यो र माटोले पुरिसक्यो पछि त्यसलाई अब झार त पहिलै उम्रिन्छ झार नउम्रोस् भनेर चाहिँ हामी त्यो सोत्तर सोत्तर है पत्कर पत्करहरू चाहिँ जङ्गलबाट ल्याएर चाहिँ त्यसलाई चाहिँ ढाकिन्छ है त्यसलाई ढाकिसक्यो पछि चाहिँ त्यो उम्रिन्छ दुई तिन महिनामा अन्त जुन जुलाईमा चाहिँ फेरि अब के गर्छ भने त्यो त नयाँ टुसा त उम्रिसकेको हुन्छ अब जुन चाहिँ पुरानो हामीले रोपेको हुन्छ त्यसलाई चाहिँ फेरि निकालेर माउ भन्छ त्यसलाई निकालेर चाहिँ हामी त्यसलाई बजारमा बेच्छ र फेरि त्यसलाई गोडगाड गरेर अलिक हुर्काएर चाहिँ हामी फेरि अक्टोबर नोभेम्बेर जुन चाहिँ उम्रेको हुन्छ नयाँलाई चाहिँ निकालेर फेरि त्यसलाई चाहिँ हामी के गर्छ भनेदेखि चाहिँ त्यो फरि बेच्ने काम गर्छ है यो चाहिँ हाम्रो क्यास क्रप हो यो त अब छोटो जानकारी हो अब बेसी लिनु छ भने चाहिँ तपाईँ घरमै आउनुहो स् न ल हुन्छ धन्यवाद